म एनजेपीदेखि कलकत्ता जाँदा शताब्दीमा चाहिँ चढेको छु अनि शताब्दीको मलाई राम्रो लाग्यो त्यहाँको सिटहरू अनि बर्थहरू पनि राम्रो लाग्यो यो डे ट्रेनको सिटहरू पनि एकदमै कम्फोर्टेबल यात्रा गर्दाखेरि एकदमै सुविधाजनक लाग्यो अनि यो दिल्लीको दिल्ली जाने एनजेपी टु दिल्ली जाने या दिल्लीदेखि एनजेपी आउने जुन चाहिँ राजधानी छ त्यो राजधानी ट्रेनको पनि बर्थहरू सिट राम्रो लाग्यो त्यति बेला मलाई त्यति साह्रो त्यो थाहा भएन कारण एसी बुकिङ गरेको कारणले गर्दाखेरि त्यति बेसी हल्लाहरू पनि थाहा भएन तर अवात आसामको चाहिँ मेरो एकदमै राम्रो अनुभव छैन किनभनेदेखिन् घरी घरी घरी घरी बाटोमा रोक्ने धेरै नै रोक्ने त्यसो गर्दाखेरि हल्ला पनि एकदमै ज्यादा होहल्ला एकदमै बेसी भएको अनि के कारणले हो एकदमै बेसी रोक्ने अनि पाङ्ग्रा र लाइनको बारेमा चाहिँ मलाई थाहा छैन त्यो सब त हामी भित्र बसेर इन्जिन कस्तो छ पाङ्ग्रा कस्तो छ त्यो चाहिँ हामीलाई थाहा छैन मलाई थाहा भएन